बालीतिर हामी किराहरू लाग्यो भने हामी दबाई पानीहरू गर्छौँ र बजार बाट ल्याएर दबाई पानी लाउँछौँ छर्काउँछौँ अनि बालीतिर बाँदर किरा फट्याङ्ग्राहरू लाग्यो भने अनि बाँदरहरू आयो भने हामी खेदिपठाउँछौँ चरा चुरङ्गी आएर हाम्रो बालीहरू खाइदियो भने हामी त्यो उनीहरूलाई पनि धपाउँछौँ कतिवटा कुराहरूमा हामीले त्यसरी नै खेतीपाती गर्दाखेरि कति चरा चुरङ्गी कति जङ्गलको चिजहरूले खाइदिन्छ हामी उनीहरूलाई खेदेर सुरक्षित राख्छौँ